हेलो हिजो तपाईँको एजेन्सीबाट मैले एउटा गाडी बुक गरेको थिएँ हामी घुम्नु जानु भनेर फोन गरेको थिएँ अनि अहिलेसम्म आइपुगेको छैन हामी त्यो के भन्छ जगामा निस्किसकेको छौँ तपाईँको मान्छे नै आएको छैन हामी अब त्यहाँ आज यहाँबाट निस्केर हामी घुमेर बेलुका घर फर्किने ढिलो हुन्छ साथमा हाम्रो बाजे बोजू पनि छ नानीहरू छ मसिनो तपाईँले त ड्राइभर पनि पठाइदिनु भएन किन होला है के कारण होला कि मैले अर्कोबाट गाडी ल्याउनु सक्छु तपाईँहरूले त विश्वास हाम्रो विश्वास तपाईँहरूले तोडेको जस्तो लाग्दैछ अब यो चाहिँ तपाईँहरूको गल्ती हो है हामीले के गर्नु पर्ने गाडी तपाईँले कसैकोबाट गरिदिनु हुन्छ कि वा आफैँ गर्नु कि